जलपाइगुडी जिल्लाभित्र पर्ने जस्तै अब पर्यटकस्थलहरू म मध्येमा ऐतिहासिक स्थलहरू जस्तै अब मूर्ति खोला भयो जयन्ती खोला भयो सिकिया झोडा यी सब जस्तै टिस्टा ब्यारेजहरू भयो जग्गा जग्गामा अहिले सरकारले यो टुरिस्टहरूलाई आकर्षित गरेर त्यहाँनिर आयस्रोतको निम्ति पनि धेरै विकासहरू भइरहेको छ र जग्गा जग्गाबाट बाहिर देशबाट पनि बाहिर जस्तो दिल्ली बम्बई कलकत्ताबाट पनि टुरिस्टहरू यहाँ आएर यो जुन चाहिँ सुन्दरी सुन्दरीकरण भएको छ जहाँनिर हरियाली यो स्थलहरूमा भ्रमण गरेर यहाँ पिक्निकहरू फोटोहरू खिचेर आफ्नो परिवारहरू साथीहरूलाई लिएर आएर यहाँ घुम्ने यहाँनिर स्टेहोमहरू छ यस्तोहरूमा बसेर धेरै उहाँहरूले आफ्नो जीवनमा धेरै शान्तिहरू उपलब्धि गरेर यो हरियाली यो हाम्रो जग्गाहरू छ यसमा भ्रमण गरेर उहाँहरूले आफ्नो जीवनमा धेरै कुराहरू सिकेर धेरै कुराहरू देखेर अनि यहाँको आनन्दलाई लुटेर उहाँहरू जानुहुन्छ र यो स्थल धेरै रमणीय स्थल भएकोले गर्दा हामी यो डुवर्सवासी अथवा जलपाइगुडी डिस्ट्रिक्टभरि नै यो धेरै पर्यटकस्थलहरू यो एउटा रोचक भएको छ